अस्ति मैले एउटा जुत्ता किनेको थिएँ र जुत्ता चाहिँ एकदमै राम्रो लाग्यो है त्यसको छालाहरू एकदमै राम्रो रहेछ फिनिसिङ पनि एकदमै राम्रो दामी र त्यसको साइजहरू जुनचाहिँ कम्फर्ट लेभल होइन त्यो लगाउँदाखेरि म एक मलाई एकदमै राम्रो लागि र त्यो जुत्तासित चाहिँ म एकदमै खुसी छु